टेक्नोलोजी सबैले पर्छ किनभने यो चाहिँ हामीलाई स्कुलबाट सिकायो भने राम्रो हुन्छ हामीलाई त्यसमा चाहिँ हामीलाई बहुत पोजिटिभ कुराहरू पनि छ लेकिन कुन कुन नानीहरू चाहिँ घरमै त्यसरी फोनहरू चलाएर निगेटिभ कुराहरू सिक्छ लेकिन हामी चाहिँ त्यसो गर्नु हुँदैन यस्तो चाहिँ हामीलाई फाइदा नै छ बहुत फाइदा छ यसमा चाहिँ हामीलाई सबै हुन्छ किनभने पहिला चाहिँ मान्छेहरू बिमारी भयो भने बहुत गा रिक्सामा चढाइकन लिएर जानुपर्ने हस्पिटल अहिले चाहिँ हामीले कल गर्दाखेरि पनि आइहाल्छ टोटोहरू घरमै अन्त उनीहरूले लगिहाल्छ हामीलाई सजिलो हुन्छ त्यसरी कल गर्यो भने कसैसँग कन्ट्याक्ट गर्नु छ भने पनि हामीले कल गर्यो भएन टाढो टाढाको मान्छेसँग बोल्दा पनि हुन्छ नत्र भने पहिला त चिठीमा लेखिकन पठाउनु पर्थ्यो अहिले चाहिँ हाम्रो त्यस्तो छैन अहिले चाहिँ सजिलो भएछ हामीलाई अन्त यो चाहिँ हामीलाई स्कुलबाटै सिकाउनु पर्ने हो स्कुलबाट सिकायो भने चाहिँ हामीलाई राम्रो हुन्छ लेकिन कतिजना चाहिँ यस्तै निगेटिभहरू सिक्छ लेकिन हामी चाहिँ राम्रै सिक्नुपर्छ हामीलाई सजिलो हुन्छ किनकि यसमा हामीले प्रजेक्टहरू गर्दा पनि हुन्छ हामीले सबै गर्दा हुन्छ जस्तै भयो केही गर्नु छ भने के भन्ने यस्तो बाजेबोजूहरू सबैले सुन्नुपर्छ यो चाहिँ हामीलाई भविष्यमा कामै लाग्छ यो सब किनकि अहिले त हाम्रो अर्कै म जमाना हो नि त अब पहिला पो अर्कै थियो अहिले त अर्कै हो हामीले त्यो सिक्नु नै पर्छ किन भने यो चाहिँ हामी हाम्रो लागि राम्रै हो फाइदा नै दिन्छ यसले चाहिँ कुनै उयो छैन हामीलाई यो सिक्यो भने चाहिँ राम्रै हो लेकिन निगेटिभ होइन पोजिटिभ सिक्नुपर्छ सबैजनाले यसमा चाहिँ